हाम्रो नेपाली अथवा गोर्खालीको चाडपर्व दसैँ तिहार माघे सङ्क्रान्ति साउने सङ्क्रान्ति चैते दसैँ यस्ता धेरै चाडपर्वहरू छन् ती चाडपर्वहरूमध्येमा दसैँ निकै रहस्यपूर्ण ढङ्गले मनाइन्छ अनि तिहार पनि दसैँमा दसैँ छवटा ऋतुहरूमध्येमा शरद ऋतु लागेपछि असोज कात्तिक महिनामा दसैँ हुन्छ यो दसैँमा आउने जाने इष्टमित्र परपाहुनाहरू जोरजम्मा हुन्छन् यो चाहिँ हाम्रो उहिलेदेखि हाम्रा पितापुर्खाहरूले मान्दै ल्याएको जस्तै महालया श्राद्ध भयो महालया श्राद्धमा सोह्र दिनसम्म पितृहरूको श्राद्ध गर्ने नौरथामा नौ दिनसम्म दुर्गा पूजा गर्ने अनि दसौँ दिन विजया दसमीको दिन टिका लगाउने चलन छ विजया दसमीको टिका लगाउँदाखेरि ठुलाबडा बाजेबोजु अथवा घरका मातापिताहरूको हातबाट विजया दसमीको टिका लगाई नौ दुर्गा भवानीको आशीर्वाद लिइन्छ जस्तै आयुर्द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने भनेर अनि यो टिका बाबुआमाको हातको बाजेबोजुको हातको टिका लगाइसकेपछि चाहिँ फु मामाहरूको मावल जाने बियादान गरेको छोराहरू भए ससुराली जाने बुहारीहरू माइत जाने सबै सबैको घर घर घर दैलोमा गई नौ दुर्गा भवानीको टिका थाप्नु सबैको घरदैलोमा जानु भन्ने हाम्रो पितापुर्खाहरूको भनाइ छ यो के गरेको रहेछ भनेर बुझिलिँदाखेरि चाहिँ आफ्नो बाह्र महिनासम्म आफ्नो आफ्नो दुःख गरेर खाए तापनि सरकारले पनि यसलाई छुट्टी दिएको छ संसारले यसलाई मानेको छ र सबै आफ्ना मान्छेको घरमा जाँदै टिका थाप्दै मिठो मसिनो जे जस्तो छ खायो सबैलाई भेटघाट गर्यो सन्च सुविस्ता सोधीखोजी गर्यो आफ्नो हालखबर बतायो त्यसपछि फनक्क फर्केर आयो फेरि हाम्रो पनि घरमा नातागोताहरू छन् आउँदैछन् होला भन्यो आफ्नो मान्छे सम्झियो फनक्क फर्केर आयो यो टिका लगाउने चलन विजया दसमीको दिनदेखि कोजाग्रत पूर्णिमा भन्छ टिकाको दिन पूर्णिमाको दिनसम्म रहन्छ पूर्णिमाको दिन चाहिँ भने पितापुर्खाले के गर्थेँ परिवारलाई टिका लगाएर टिका विसर्जन गर्थे अनि त्यसपछि पन्ध्र दिन पछाडि तिहार आउँछ पाँचवटा तिहार हुन्छ पाँचवटा तिहारमध्येमा जस्तै कुकुर तिहार काग तिहार त्यसपछि भाइटिका लक्ष्मी पूजा गोरुतिहार र भाइटिका लक्ष्मीपूजाको दिन बलिराजको हुकुमले पठाएको भनेर घरघरमा भैलिनी गाउँछन् जस्तै भैलेनी आयौँ आँगन बडारी कुँडारी राखन भनी भैलिनीहरूले गीत गाउँछन् भैलीहरूले पनि भोलिपल्ट देउसीको दिन देउसी खेल्छन् बलिराजको हुकुमले देउसी खेल्न आएको भन्छन् फुलका माला लगाउँछन् डम्फू मादलहरू सयपत्री फुलका मालाहरू लगाएर मादल भिर्छन् मादल बजाउँदै आफ्नो जातीय भाषाको लोकगीतहरू गाउँदै देउसीको गीतहरू झिलिमिली झिलिमिली देउसिरे केको झिलिमिली देउसिरे बलिराजको हुकुमले पठाएका यी देउसे भैलेहरू भन्छन् हिजो आउने धोबी चेली आज आउने देउसे भैले भोलि आउने माइतीराजा भन्दै भैलो खेल्छन् देउसी खेल्छन् अनि भाइटिकाको दिन चाहिँ चेली माइतीको टिका लगाइन्छ पुर्खाले भनेको छ चेली चेली नदियो चेलीले दसैँमा माइतीले टिका लगाएर आशीर्वाद दिन्छन् भने तिहारमा चाहिँ चेलीले दिई दि आशीर्वाद दिन्छ टिका लगाएर भन्ने पुर्खाको भनाइ छ यो चलन अहिलेसम्म त चल्दैआएको छ तर समय अनुकूल सायद यो हराउँछ कि हराउँछ कि जस्तो त देखिन्छ तर मौज मजा र रमाइलोको कारणले गर्दाखेरि चाहिँ पछि नै सम्म पुर्खैसम्म पछिको पुस्तासम्म रहन्छ कि जस्तो चाहिँ मलाई लाग्छ र चाडपर्वमा दसैँतिहार निकै बहुमूल्य चाड जस्तो मलाई लाग्छ